किसानहरूले गाईबस्तुलाई एकदमै सुरक्षित ठाउँमा राख्छ किनभने गाईबस्तुलाई एकदमै राम्रो जग्गा चाहिन्छ हिलो बनाउनु भएन गाईगोठमा हिलो भयो भने चाहिँ खोँरेतको बिमार लाग्छ त्यसले गर्दाखेरि सफा सुग्घर राख्नसकिन्छ र सकिन्छ भने वरिपरि बारेर चिसोदेखि पनि जोगाउन सकिन्छ र गाईबस्तुलाई पाल्दाखेरि घाँसहरू काटेर हाल्नुपऱ्यो अनि दानाहरू पकाएर दिनुपऱ्यो र टाइम टाइममा पानी पनि दिनुपऱ्यो र त्यस्तो प्रकारले हामीले गाईबस्तु पाल्नसक्यो भने चाहिँ फाइदा हुनेछ गाईबस्तुबाट र दुधबाट पनि हामीले फाइदा निकाल्न सक्नेछौँ र घिउ छुर्पीहरू बनाएर हामी त्यसबाट पैसाको कामहरू हामी गर्नसक् सकिन्छ र गोरु हामीले पाल्नसक्यौँ भने खनजोतको निम्ति सहायता दिनेछ र जमिनहरू जोतेर खेतीबालीहरू लाउन सकिन्छ र राम्रोसँगले उब्जनी हुन्छ त्यसको मलले पनि खेतीबालीमा चाहिँ राम्रो हुनेछ अन्नपानीहरू एकदमै राम्रो भएर आउँछ र किसानहरूको निम्ति एकदमै फाइदा हुनेछ र बस्ने ठाउँको निम्ति चाहिँ एकदमै राम्रो सजिलो तरिकाको हामीले बनाउनपर्छ र गरम हुने चिज जाडो भयो भने बस मसिना बच्चाहरू बाँच्न साह्रो पर्छ जाडोले जाडोले कक्रिएर मर्न पनि सक्छ त्यसले गर्दाखेरि राम्रोसँगले ओछ्यानहरू पनि मिलाएर राख्न सकिन्छ र गाईबस्तु हामीले किसानहरूले पाल्नसक्यो भने चाहिँ एकदमै किसानको निम्ति चाहिँ फाइदा हुनेछ र आउने दिनमा पनि एकदमै फाइदा भएर चाहिँ राम्रोसँगले परिवार पनि चलाउन सकिनेछ र धेरैभन्दा धेरै उन्नति भएर जानेछ तर हामीले चाहिँ अब किसानहरूले चाहिँ जतिसक्दो चाहिँ गाईबस्तुलाई ध्यान दिन सक्नुपऱ्यो र खट्न सक्नुपऱ्यो र एकदमै फाइदाको काम हुनेछ र अनि त्यसपछाडि हामीले गाईबस्तु बेचेर पनि रुपियाँ पैसाको आमदानी हामीले निकाल्न सक्नेछौँ र त्यो आमदानीबाट घरको केही समस्याहरू हामीले समाधान गर्न सक्नेछौँ